मैले चाहिँ मेरो घर आँगनमा चाहिँ अब यस्तो काठको ताकहरू बनाएको छु बाँसको ताकहरू बनाएर अब यसरी बारेर ग्रिन हाउसै बनाएर त्यहाँनिर फुलहरू फुलाएको छु आलमारीहरू बनाएर राखेको छु अनि यस्तो भुइँतिर पनि फुलाएको छु फुलहरू आँगनमा सिमेन्टकै त्यो उयो के भन्छ यस्तो पेटीजस्तो उयो बनाएर पनि राखेको छु अन्त ताकहरू पनि बनाएर थुप्रै फुलहरू फुलाएर राखेको छु फुलहरू त्यसरी फुलाउन फुलहरू फुलाउनु मनपर्छ तर अब गाउँबस्तीमा कुखुरा बाख्रा गाईहरूले दुःख दिएर मजाले तारहरू बारेर यसरी के भन्छ उयो झिक्राहरूले पनि बारेर जोगाउनु पुरा साह्रो पर्छ अब अहिले सुक्खा दिनमा पानीहरूको पनि दुःख हुन्छ पानीहरू हामीले भरेर आफूले खाने पानीहरू पनि लगाएर त्यसरी फुलहरूलाई चाहिँ जोगाएर हामीले फुलाएको छौँ फुलहरू त्यस्तो गरेर पनि अब मजाको फुलहरू फुलिरहेको छ